मेरो मन पर्ने मलाई एकदमै मन पर्ने पौडीको गन्तव्यहरू चाहिँ के हो भन्दा चाहिँ मलाई चाहिँ पोखरी मन पर्छ होइन हाम्रो चाहिँ यहाँनिर हाम्रो चाहिँ घरको अलिकति उता आधा घन्टा छ बाटो त्यो त्यहाँनिर चाहिँ एउटा ठुलो पोखरी छ ठुलो भन्दा नि ठिकैको एउटा पाँच फुटको पोखरी छ स्विमिङ पुल होइन त्यहाँनिर चाहिँ हामी प्रायः जस्तो प्रायः आइतवार आइतवार जाने गर्छ हामी त्यहाँनिर गएर चाहिँ एकदमै रिलेक्स पनि हुन्छ दिनभरी थाकेकोले गर्दा हप्ताभरी थाकेकोले गर्दा त्यहाँनिर गएर चाहिँ हामी दुई घन्टा तिन घन्टा खेल्ने गर्छ होइन एकदम रिलेक्स पनि गर्न हुन्छ अनि त्यहाँनिर अब हुन त नदीहरू तालहरू धेरै छ तर अब पोखरी चाहिँ किन मन पर्नु भन्दा चाहिँ हामी हामीलाई अब त्यस्तो पौडी खेल्नु त्यस्तो कोही बेला अब त्यस्तो जानेको नि होइन हामीले होइन कोही बेला डर हुन्छ अब यस्तो नदीहरूतिर उत्यो बगाउने उ त्यो पनि हुन्छ बगाउने सम्भावना पनि हुन्छ डुब्ने सम्भावना हुन्छ होइन तर यो पोखरीहरूतिर त हुँदैन किनकि त्यहाँनिर धेरै किसिमको सेफ्टीहरू हुन्छ ट्युबहरू हुन्छ त्यहाँनिर बलहरू हुन्छ त्यही भएर चाहिँ हामी डुब्नु सक्दैन होइन अनि त्यहाँनिर चाहिँ पोखरी त्यहाँनिर स्विमिङ पुलहरूतिर चाहिँ एकदमै अब इन्टरेस्टिङहरू पनि हुन्छ त्यहाँनिर स्लाइडहरू यस्तो सुल्कुले सुल्कुनेहरू हुन्छ सुल्केएर आएर त्यहाँनिर पौडी खेल्ने होइन त्यस्तोहरू पनि हुन्छ अनि त्यही भएर चाहिँ एकदमै मजा आउँछ पोखरीहरूतिर खेल्नु चाहिँ अनि हाम्रो यहाँनिर चाहिँ नदीहरू पनि छ रेली खोला छ हाम्रो नजिकको खेला चाहिँ एउटा नदी चाहिँ रेली खोला हो होइन हाम्रो त्यहाँनिर चाहिँ जाने गर्छ हामी त्यहाँनिर पिकनिक पनि खेल्ने गर्छ त्यहीँ खाना पकाएर खेलेर खएर त्यहीँनिर पानीमा पौडी खेलेर त्यस्तो नि गर्ने गर्छ होइन हिउँदामा यस्तो मार्च एप्रिलको बेलामा तर अब अहिले चाहिँ के हुन्छ भने अहिले चाहिँ एकदमै पानी परिरहेको छ होइन अनि कुन बेला पानी बढेर आउँछ त्यो थाहै हुँदैन कुन बेला पानी ब बढेर आएको हुन्छ त्यो थाहै हुँदैन हामी खेल्दै गरेको बेलामा पानी बगेर आयो भने त्यो त हाम्रो लागि एउटा समस्या हुन्छ होइन हामीलाई बगाएर पनि लानुसक्छ त्यही भएर अहिले चाहिँ हामी चाहिँ खोलाहरूतिर चाहिँ गएको छैन नदीहरूतिर चाहिँ गएको छैन